मैले दौडिँदाखेरि अब चोटपटक त निकै मसउ अनुभव गरेको छु अब एकपल्ट त अनि अब झन् मेरो कुद्दा कुद्दै खुट्टा सु एकदमै उ भएर काँटीमा गाडिएर खुनैखुन भएर एकदमै हिक अब दौडनु नसक्ने भएको अवस्था भएको थियो र पनि अब बाटो बिचमा त्यो जग्गामा पुग्नै पर्थ्यो अब म त्यति बेला मैले आफ्नु सर्ट च्यातेर खुट्टामा बाँधेर एकदम टाइट बाँधेर त्यसको माथि प्लास्टिक लगाएर त्यहाँबाट फेरि दौडिँदै दोडिँदै दौडिँदै गरेर चाहिँ त्यहाँसम्म चाहिँ पुगे त्यहाँदेखि पछि चाहिँ निको भएँ